गुड मर्निङ्ग हजुर

हजुर यो चाहिँ छ एकदमै यहाँनिर लाभामा छ एकदम राम्रो रिसापमा छ अनि होम्समा छ जहाँ बस्नुहुन्छ तपाईँ एकदमै भन्नुहोस् त्यही अनुसार हामी मिलाउँछौँ त्यो सबै कुरो छ हाम्रोमा रिसिभिङ हुन्छ तपाईँहरूलाई ड्रपिङ गर्नु जे गर्नु पर्छ त्योस त्यही अनुसार हुन्छ क्यालकुलेसन गरेर सबै कुरा हामी मिलाउछौँ तपाईँ बुक मात्रै गर्नुहोस् सबै कुरा भइहाल्छ अनि यो सबै व्यवस्था छ कहाँ कहाँ घुम्नु हुन्छ रिसोर्टहरू छ हाम्रो लागि स्विमिङ पुलहरू छ सबै कुराहरू छ यहाँ फरेस्ट एरियातिर छ पशुप्राणी चराचुरुङ्गी सबै कुरोहरू देख्न सक्नुहुन्छ तपाईँले ल

हुन्छ तपाईँ राख्नुसक्नु हुन्छ